रङ्गोली निधारमा टिका जनै लगाउने पूजा गर्नु मन्दिर जाने दरगाह जाने व्रत रोजा यस्तै संस्कृति कुराहरूमा परम्पराहरूमा भन्नुपर्दा चाहिँ यी सबैको नै आफ्नो आफ्नै एकदमै छुट्टै ठुलो महत्त्व छ है जस्तो कि अब निधारमा टिका भनेको अब मस्तिष्क अब बिच भागमा दुईवटा आँखाको माथि कुनै पनि अब टिका लगाउनाले मस्तिष्कलाई शान्त राख्छ भन्ने एउटा भनाइ छ है जस्तै जनै लगाउनेको पनि आफ्नो त्यसको छुट्टै महत्त्व छ पूजा गर्न मन्दिर जाने भनेपछि हामी मन्दिरमा गए पछि हाम्रो एकदमै हृदय आनन्द आनन्दित भएर आउँछ मन शान्त हुन्छ है अनि त्यस्तै दरगाह जाने व्रत रोजा राख्नेमा पनि त्यो त्यसको आफ्नै महत्त्व छ हामीले व्रत राख्दाखेरि हाम्रो आफ्नै शरीरहरूलाई नै धेरै फाइदा पुगिरहेको हुन्छ है र यो सबैको नै आफ्नो आफ्नो आफ्नै प्रकारको आफ्नो आफ्नै एकदमै ठुलो महत्त्वहरू हुन्छ है